के तपाईँ कालिम्पोङ होटलको क्षितिज बोल्नु भएको हिजो मैले खाना अर्डर गरेक थिएँ तपाईँको होटेलबाट भात दाल कुखुराको मासु सँगुरको मासुहरू मैले अन्त त्यसको पैसा पनि तिरिसकेको थेिएँ अन्त मेरो साथीहरू त अब भेज आउने रहेछ अन्तखेरि अब त्यो खाना क्यान्सल गर्न चाहन्छु त्यो अर्डर अन्त त्यो मलाई त्यो मैले तिरेको पैसा पनि फर्काइ दिनुहोस्